मलाई डान्सिङ चाहिँ एकदमै मनपर्छ र डान्सिङ मेरो हबी नै हो म सानैदेखिको डान्स गर्ने गर्थेँ र सानो हुँदाखेरि या म क्लास म स्कुल मेरो स्कुल टाइमतिर मैले एकदमै बेसी पार्टिसिपेट गरेँ प्रतियोगितातिर डान्स प्र प्रतियोगितातिर मैले एकदमै बेसी प्रतियोगिताहरू लिएँ भाग लिएको थिएँ र त्यति बेलाको अनुभव मलाई कस्तो छ भने अब त्यति बेला आफूलाई डान्समा एक त रुचि पनि एकदमै थियो र त्यहीमाथि सबैजना भेला हुँदाखेरि त्यस्तोमा अझै आफूले राम्रो प्रदर्शन गर्ने इच्छा र अब जित्ने इच्छा आफू आफूले आफूलाई मतलब त्यहाँनिर प्रदर्शन गर्ने इच्छाहरूले गर्दाखेरि एकदमै मज्जा आउँथ्यो मेरो चाहिँ अनुभव एकदमै राम्रो छ यो डा नृत्यलाई लिएर चाहिँ मैले एकदमै बेसी भाग पनि लिएको थिएँ सानोमा र अझै पनि लिन्छु र मलाई एकदमै बेसी यो नृत्यपट्टि रुचि भएकोले गर्दाखेरि होला मलाई एकदमै राम्रो अनुभव पनि छ र मैले एकदमै बेसी प्रतियोगितातिर भाग पनि लिएँ र एउटा अनुभव कस्तो भन्दाखेरि जब सबैजना विभिन्न जग्गाबाट सबैजना आएको हुन्छ र सबैले आफ्नो आफ्नो कलाहरू या आफ्नो आफ्नो नृत्यहरू देखाउँदाखेरि कति सिक्नु पनि पाएँ अरूकोबाट र आफूलाई पनि खुसी लाग्थ्यो लाग्छ पनि र त्यसले गर्दाखेरि मलाई मेरो चाहिँ यो नृत्य प्रतियोगिता नृत्य प्रत् मतलब प्र प्रतियोगितातिर मैले भाग लिँदाखेरि चाहिँ मेरो अनुभव एकदमै राम्रो छ